मलाई चाहिँ है यो नेपाली भाषा चाहिँ राम्रो पनि लाग्छ है र यो मिडियाहरूले चाहिँ है न्युजहरू पनि राम्रो उयो गरिरहेको हुन्छ नेपालीहरूमा अन्त स्कुलहरूमा पनि राम्रो उयो गर्छ राम्रो राम्रै पढाउनुहुन्छ है र कति जग्गा चाहिँ अब यो न्युजहरू पनि इङ्ग्लिसमा उयो गरिरहेको हुन्छ तर आफै चाहिँ तर नेपाली हुन्छ मान्छे चाहिँ तर नेपाली हुन्छ तर उनीहरूले चाहिँ तर इङ्ग्लिसमा पुरा इङ्ग्सिसमा न्युजहरू भनिरहेको हुन्छ है र यो नेपाली भाषा चाहिँ मास्सिएर चाहिँ जानु भएन है यो नेपाली भाषा चाहिँ सधैँ नै बस्नु पऱ्यो